र हाम्रो समुदायमा अझै अझै पनि कृषिहरूको कृषिहरको सञ्चार कृषिहरू फार्मिङहरू गर्ने गर्छौँ हामी भन्दा पहिले हाम्रो बाजेबराजुहरूले नै एकदमै राम्रोसँगले गरेर आउनु भएको र अहिले चाहिँ हामी गरेको छैनौँ त्यही हामी घरहरूमा चाहिँ घरमै खाने सब्जीहरू यताउती घरमा खाने सब्जीहरू अनि फुलहरू बगैँचामा यसै रोपेर चाहिँ गर्ने गर्छौँ र एकदमै आफ्नै घरमा रोपेर आफ्नै घरमा हुर्काएर बढाएको सब्जीहरू मात्रै एकदमै राम्रो हुन्छ बजारमा पाउने सब्जीहरू यति साह्रो राम्रो हुँदैन दबाईहरूबाट बनाइएको हुन्छ र ए यसरी यही कारणले गर्दा नै मैले घरमा रोपेर कृषिको अभ्यासहरूबारे यति नै बताइरहेछु